यो भारतीय जुन यो उद्योमिकहरूका लागि खुल्ने योगको अनुभव गरिएको छ यसमा चाहिँ म के भन्न चाहन्छु भने यसमा भारत सरकारले जुन पनि गरिरहेको छ यो कुराहरू राम्रो छ र यसमा हामी भारतवासीहरूले हाम्रो जति पनि हाम्रो गाउँघरमा अनि जति पनि यो हाम्रो हुन्छ नि जमिनहरू छ बाँजो जमिनहरू छ यसमा हामीले यो कुरालाई यदि हामीले गर्न सक्यौँ भने राम्रो हुन सक्छ र यसमा सरकारले दिइरहेको सहुलियत अनुसार जुन यो सहकारी ब्याङ्कहरूमा अनि जसरी पनि यो सानु सानु लोनहरू दिइरहेछ यसमा हामीले राम्रोसँग यो लोनलाई हामीले उपयोग गर्न सक्यौँ र यसलाई हामीले सही ठाउँमा लगाउन सक्यौँ भने यसबाट हामीले प्रशस्त रूपमा लाभ लिन सकि सकिन्छ र सरकारलाई पनि यसबाट धेरै कुराको बेनिफिट हुन सक्दछ र यसरी नै हामीले जसरी वाणिज्य ब्याङ्कहरू जसरी अब कृषि ब्याङ्कहरू छ सान्सानु जुन यो लोन दिने जुन यो को अप्रेटिभ ब्याङ्कहरू छ हो यस्तो कुराबाट हामीले लोन लिएर हामीले काम गऱ्यौँ भने धेरै हामीलाई फाइदा हुन सक्दछ र यसै कारणले गर्दाखेरि यो कुरा एकदम राम्रो पनि छ र मैले अघि भने जस्तै जसरी हामीले यो लोनलाई हामीले सही ठाउँमा उपयोग गर्न सक्यौँ भने र यसलाई हामीले लगानी लगाउन सक्यौँ एउटा धेरै हामीले आर्जन गर्न सकिने छ र यसबाट आएको रेभिन्युले ट्याक्सले सरकारलाई पनि धेरै सहायता पुग्ने छ भन्ने मलाई लागेको छ र यो कुराहरू एकदम राम्रो छ